हाम्रो चाहिँ बारीमा सागसब्जीहरू रोप्यो भने सबै कुरा हुन्छ अदुवा हुन्छ अलैँची हुन्छ अलैँची चाहिँ आहिले चाहिँ रोग लागिसकेर मरिसक्यो मरिसक्यो अरू अब कुच्चोहरू हुन्छ आलुहरू हुन्छ अनि आलुहरू हामी रोपेर हामी आफै पनि खान्छौँ कति कुरा सप्लाई पनि गर्छौँ छर छिमेकीहरूलाई बाँडी पनि दिन्छौँ सागसब्जी रोपेर हामीलाई अब गाउँबस्तीमा गाई गाईबाख्राहरू पाल्छौँ त्यसकै मलहरूबाट त्यसकै मलहरू बनाउँछौँ त्यहीँबाट सागसब्जीहरू रोप्छौँ हामीलाई हामीले आफ्नै बारीमा फलेको सागसब्जीहरू खान्छौँ अहिले प्रायः मान्छेहरू प्रायः प्रायः अब खेती गर्नु मान्दैन प्रायः प्रायः बाहिर बाहिर बाहिरतिर काम गर्नु खोज्छ खेतीहरू गर्नु बिर्सिसकेको छ मलाई चाहिँ लाग्छ आफ्नै बारीमा काम गरेर खाएको चाहिँ राम्रो लाग्छ हेल्थको लागि पनि एकदमै राम्रो हो अब कति कुरा रोगहरूबाट ब बाँच्न पनि त सकिन्छ आफ्नै बारीमा रोपेको चिजहरू खाएको हुनाले अब को जस्तै कोदो फलायौँ भने कोदो फल्छ हाम्रो बारीमा त्यसको कोदोलाई चाहिँ पिठो कोदोको पिठो बनाएर चाहिँ हामीले त्यसको कोदोको ढिँडोहरू बनाएर खान्छौँ त्यो एकदमै राम्रो हो आफ्नो हेल्थको लागि मकैको मकै हुन्छ मकैको पिठोहरूबाट पिठे भातहरू हामीले खान्छौँ त्यो कुरा पनि एकदमै राम्रो हो हरियो सागसब्जीहरू हाम्रो हेल्थको लागि एकदमै राम्रो हो अहिले मान्छेहरू प्रायः प्रायः बजारमा युरियाहरू लगाएको चिजहरू किनेर खान्छ त्यसले आफ्नो हेल्थको लागि राम्रो हैन अब तेल् तेल्ले रोगहरू रोगहरू हुन्छ छिट्टै बिमारहरू हुन्छ मलाई चाहिँ आफ्नै बारीमा फलेको चिजहरू खानु मन पर्छ